म चाहिँ एकपल्ट साथीको घर दार्जिलिङ गएको थिएँ कि दार साथीको घरमा त बागवानी फुलको गार्डन त यस्तो दामी रहेछ प्लान्टेसनहरू अर्किडहरू हो मलाई पनि पुरा रहर इच्छा जागेर आयो यस्तै गर्छु भनेर अनि मैले घरमा पनि आएर यसरी लाउनु थालेको दुई वर्ष भयो अहिले प्रायः प्लान्टहरू मज्जाले सप्रेको छ फुलहरू पनि लगाएको छौँ हो अर्किड चाहिँ छैन हाम्रोतिर नहुँदो रहेछ चिसोले गर्दा यस्तो निक्कै रमाइलो गरेर फुलेको छ मलाई त्यही अनि मेरो हबी नै अब प्लान्टेसन गर्ने पछाडि मार्केट लगेर बेच्नु पनि सक्छु कि भन्ने आस पनि राखेको छु